हजुर होटेल गम्पुस हजुर मैले तपाईँको होटेलमा खाना अर्डर गरेको थिएँ अहिलेसम्म खाना आइपुगेको छैन र खानाको लागि म प्रतीक्षा गरिरहेको छु कति बेलासम्म खाना आइपुग्छ होला कृपया मलाई तपाईँको वेबसाइटमा हेरेर जानकारी गराइदिन सक्नुहुन्छ कि